मैले तस्बिरभन्दा पनि स्पिसियल्ली जुन भिडियो हुन्छ त्यो भिडियोहरू चाहिँ हामी एडिटिङ धेरै गर्छौँ र त्यसमा चाहिँ एउटा भिडियो मेकर भन्ने एउटा एप्प छ र जुन एपबाट चाहिँ हामीले कुनै पनि एउटा भिडियो खिँचेकोलाई हामीले काट्न छाट्न है त्यसमा गीत हाल्नु पऱ्यो या अर्को सिन हाल्नु पऱ्यो या त्यसमा कुनै लाफिङ साउन्डहरू हाल्नु पऱ्यो त्यो सबै हामी त्यो भिडियो मेकरबाट नै एडिटिङ गर्ने गर्दछौँ र त्यो एडिटिङमा चाहिँ एकदमै सुविधा हुन्छ किनभने हामीले जुन सुटिङ गर्छौँ या खिँच्छौँ त्यो गरेको कुरालाई हामीले दुईवटा तिनवटा टेक गरेको हुन्छौँ त्यसलाई हामी काट्नको निम्ति सुविधा हुन्छ र त्यसलाई हामीले भोलिको दिनमा म्याच गर्न सुविधा हुन्छ किनभने साउन्ड पनि म्याच गर्नु पऱ्यो किनभने हामीले कोहीबेला पछाडिबाट साउन्ड हाल्ने इनपुट गर्ने हुन्छ होइन र त्यो इनपुटहरू गर्दा पनि यो भिडियो मेकरबाट चाहिँ हामीले एकदमै सुविधा हुन्छ त्यसमा जस्तै हामीले कलर कलेक्सन गर्न सकिन्छ त्यसमै हुन्छ कलर कलेक्सन तिनीहरूले म्यानेज गर्नु कलरलाई म्यानेज गर्न सक्छौँ हामीले अनि त्यसपछि हामीले जुन फिल्ममा हामीले बाहिरपट्टि कोही बेला धमिलो एक प्रकारको धमिलो धमिलो हुन्छ त्यसलाई काट्नको निम्ति जाली लगाउँनुपर्छ है त्यो जालीहरू पनि हामीले यही एपबाट नै हामीले काम गर्न सक्छौँ र त्यसले गर्दा चाहिँ हामीले धेर थोर म चाहिँ यो भिडियो ए़डिटिङको काम चाहिँ धेर जसो यही के भन्नु भिडियो मेकरबाट नै म गर्दछु